मलाई मनपरेको धार्मिक पुस्तकमा भानुभक्त आचार्यले संस्कृतबाट अनुबाद गरेको तुलसी दासको अध्यात्म रामायणको भाव अनुवादको अंश हो यसमा धेरै सुन्दर सुन्दर श्लोकहरू छ त्यसमध्ये पनि मलाई मनपरेको श्लोकहरूमा त्यो पहिलो खण्डकै एकदिन नारद सत्यलोक पुगी गयो लोकको गरौँ हित भनी ब्र्हम त्यहीँ थिया पढ्या चरणमा खुसी गराया या पनि एकदमै मनपर्छ